हेलो म माया राई र मलाई मैनागुडी जानुको लागि गाडीको अर्डर गर्नुछ र मैले पहिले पनि यहीँबाट गाडी अर्डर गरेको थिएँ र मलाई पच्चिस मार्चको लागि पनि त्यही गाडी मलाई चाहिएको छ र हामी बिहान आठ बजे घरबाट निस्किनेछौँ र बेलुकी चार बजे त्यहाँबाट फर्किन्छौँ र हाम्रो घरबाट छजना परिवार छ मेरो बाबा आमा नानीहरू हस्बेन्डले हामी सबै जाँदैछौँ र गाडी समयमै पठाइदिनुहोस् किनभने हामीलाई त्यहाँबाट फर्किनु पनि पर्ने छ र गाडी पठाउँदा तपाईँहरूले राम्रोसँगले चेक गरेर गाडीको कन कन्डिसन कस्तो छ गाडीमा के खराबी छ त्यो सबै हेरेर राम्रोसँगले पठाइदिनुहोस् किनभने मेरो बाबा आमा निकै सिनियर हुनुहुन्छ छ नानीहरू छ र बाटो लामो छ किनभने दुई अढाई घन्टा लाग्नुसक्छ जाँदा पुग्दा त्यसै गर्दा अब सिनियर सिटिजन हुनाले गर्दा अलिक असुविधा हुन्छ उहाँहरूलाई ट्राभल गर्नुको लागि त्यसले गर्दा गाडी राम्रोसँगले चेक गरेर पठाइदिनुहोस् कम्फोर्टेबल होस् कि कुनै पनि आधा बाटोको आधा बाटोमा पुगेर कुनै पनि असुविधा नहोस् हामीलाई फर्किनु पनि सजिलो होस् र तपाईँहरूले राम्रो गाडी पठाउनु भयो भने यदि फेरि पनि हामी तपाईँहरूलाई फेरि गाडीको लागि क कतै जानुपर्दा हामी फेरि तपाईँलाई तपाईँहरूमै हामी गाडी अर्डर गर्नेछौँ र कुनै पनि प्रब्लम नआओस् किनभने हामी पनि समयमा पुग्नु छ र समयमै घर फर्किनु छ त्यसले गर्दा तपाईँले राम्रोसँगले गाडी गाडी हेरेर चेक गरेर र ड्राइभर के छ कस्तो छ राम्रोसँगले पठाइदिनुहोस् र सायद हाम्रो आठ घन्टा लाग्ला मैनागुडीमा र आठ घन्टामा हामी चार बजेतिर घर फर्किनेछौँ ल समय गाडी आओस् र समयमै हामी घर समयमा गाडी आएको छ भने हामी पनि समयमा पुगेर त्यहाँबाट काम सकेर समयमै हामी घर फर्किनु फर्किनुसक्छौँ